हामी बस्तीमा बस्ने म बसेको कारणले गर्दाखेरि हामीले चिया बनाउँदाखेरि चाहिँ सबसे पहिला चाहिने हो साम्रगीहरू हुन् तातो पानी चिया चियापत्ती अनि हामीले समय समयमा चिनी चलाउने गर्छौँ र नभए भने हामी नुनकै खाने गर्छौँ र अर्को चाहिने चाहिँ हो हामी बस्तीमा बसेकोले कारणले गर्दाखेरि हामीले गाईको दुध नै चलाउने गर्छौँ र यो शुद्ध पनि हुन्छ र हामीले चिया बनाउँदाखेरि त्यति साह्रो समय लाग्दैन है र अब हामीलाई हामीलाई जे जे मन पर्छ हामीले त्यो हाल्ने गर्छौँ कसै कति बेला चिया बनाउँदाखेरि हामीले चियामा चाहिने मसलाहरू पनि हाल्ने गर्छौँ र कतिले नमन पराएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ कोही कोही बेला मात्रै हाल्ने गर्छौँ यो चियाको मसलाहरू चाहिँ